मलाई एउटा रोज मलाई एउटा रोचक लाग्ने समाचार हो हाम्रो स्कुलमा सेभेन्टी फाइभ प्लेटिनम जुब्ली हुँदैछ यो वर्ष दुई हजार चौबिसमा रस हामी विद्यार्थीहरू धेरै खुसी छौँ हाम्रो स्कुलको सेभेन्टी फाइभ प्लेटिनम जुब्लीको लागि किनभने हाम्रो यस यो साल लास्ट इयरमा हाम्रो स्कुल र हामीले हा हामी धेरै लक्की ब्याच हो हामीले हाम्रो स्कुलको सेभेन्टी फाइभ प्लेटिनम जुब्ली मा पार्टिसिपेटहरू गर्नु पायौँ हाम्रो स्कुलको सेभेन्टी फाइभ प्लेटिनम जुब्लीमा तिन दिनको प्रोग्राम हुन्छ र हामीले यो तिन दिनको प्रोग्राममा चाहिँ तिन दिनै पार्टिसिपेट गर्ने भनेर सोचेको छौँ र हामी प्र्याक्टिस पनि गर्दैछौँ र हामीले तिन दिनको लागि धेरै खुसी छौँ र हाम्रो प्लेटिनियम जुब्लीको लागि स्कुलमा धेरै तयारीहरू भइस भइरहेको छ हाम्रो साथीहरूले धेरै मिहिनेत गरिरहेको छौँ र हामी धेरै खुसी पनि छौँ हाम्रो स्कुलको प्लेटिनियम जुब्लीको लागि र हामीले यो प्लेटिनियम जुब्लीको लागि हामी अस्ति भखरै ए अ देउसीमा देउसीहरू खेल्नु गयौँ जग्गा जग्गामा र हामीले त्यो पैसा चाहिँ देउसी खेलेको पैसा चाहिँ हाम्रो स्कुलको प्लेटिनियम जुब्लीमा केही सहयोग होस् भनेर र हामीले यो देउसीमा जाँदाखेरि हाम्रो साथीहरूको चार पाँचजना ग्रुपको डान्स गरेर हामीले यो प्लेटिनियम त डान्स गरौँ जग्गा जग्गामा गएर हामीलाई धेरै त्यतिखेर चाहिँ हामीलाई धेरै रमाइलो भयो प्लेटिनियम जुब्लीको क